संस्कृत हिन्दी भाषा जस्तै नेपाली भाषा पनि देवनागरी लिपिमा लेखिन्छ मैले जानेको भारतका हिन्दी बङ्गला भाषाहरू जस्तै नेपाली भाषा पनि संस्कृत भाषाबाटै जन्मिएको हो यी भाषाहरू जस्तै शुद्ध पाराले बोल्न र लेख्नलाई व्याकरणको सहायता लिनु पर्दछ